मेरो बगैँचामा फलेको फल चाहिँ सुरुमा म भगवानलाई चडाउँछु त्यसपछि भगवानलाई चढाएको पछि चाहिँ हामीहरू घरमा कतिवटा फलफुलहरू घरमै खानछौँ र घरमा नानीहरूलाई र हाम्रो वरिपरि इष्टमित्रहरूसँग बाडेर खान्छौँ र बाँकी रहेको फलहरू चाहिँ किन्न आउने मान्छेहरूलाई बिक्री गर्छौँ र बिक्री गरेर सबै फलहरू बाँडीचुँडी खान्छौँ घरमा धेरै फलहरू छ अम्बक छ नासपति छ केरा छ सबै फलहरू चाहिँ हामीहरू बिक्री गर्छौँ